बहिनी सुन् न मैले एउटा जुत्ता किनेको थिएँ कि भोटेको खरसाङ भोटेको दोकानबाट अन्त यति साह्रो नराम्रो अब अब नराम्रो क्वालिटीको पाएछु क्या मैले त्यो जुत्ता चाहिँ हो अन्त कलर चाहिँ अब निलो थियो अब राम्रो हेर्दा चाहिँ राम्रो देखेँ नि त हो राम्रो देखेँ कि तर एकदमै नराम्रो अब त्यसको सोलहरू पनि टकटक बज्ने त्यसले क्या त अब एकदमै मलाई त अब एकदम असजिलो लाउँदाखेरि पनि हो त्यो कति सात सय सात सय सात सय पचासमा किनेको थिएँ हो एकदमै नराम्रो खालको क्वालिटी परेछ त्यो चाहिँ एकदमै राम्रो मनपरेन कलर राम्रो थियो हेर्दा पनि उयो थियो कि तर अब लाउँदाखेरि चाहिँ आफूलाई एकदम असजिलो क्या असजिलो महसुस हुँदा हुने अनि हिँड्दाखेरि पनि अब त्यसको क्या साउन्डहरू पनि आवाज पनि टकटक बज्ने त्यसले गर्दा मलाई चाहिँ एकदमै मनपरेन क्या